औ अनिता यहाँ सुन त हेर त औ आउ त यहाँ कस्तो दामी सोफा पो छ त मैले अस्ति ल्याएको कि दोकानबाट त्यो दोकानमा चाहिँ यति साह्रो दामी खालको क्वालिटीहरू पनि राम्रो हो फेरि अब मिलाउने पनि सस्तो अरू दोकानमा सोध्दा महँगो न महँगो भन्यो त्यही क्वालिटीको त्यहाँ गएको ठिक्क सस्तो मिलाएर दियो हौ कि यस्तो दामी कपडा छाम्दा पनि फेरि त्यस्तो गह्रौँ पनि होइन उचाल्नु एक्लै पनि सारसुर गर्नुसक्ने यताउता गरेर हो छोरीहरू आउँदा पनि यस्तो दामी मनपरायो साथीहरूले पनि यत्ति दामी औ कहाँबाट ल्याएको भनेर सोध्दैथ्यो अनि मैले त्यो दोकानको ठोगाना बताइदिएको थिएँ नाम चाहिँ अब सोधिनँ दोकानेको हो ठेगानाहरू जग्गा चाहिँ मैले भनिदिएको छु कि छोरीहरूले मलाई दे न भन्दैथ्यो होइन म यो बल्लबल्ल ल्याएको त्यो दोकानबाट लैजा न बरू अलिक भनिदिन्छु पनि यही मैले ल्याएको दाममा मिलाउनु लाउँछु नि ल तँलाई तिमीहरूलाई भनेर भनेको छु हो मनपर्यो हेर त औ अन्त कस्तो राम्रो खालको पो छ त तिमी पनि भएछ भने त्यही दोकानबाट किन न ल म भनिदिन्छु बरू तिमीलाई पनि छोरीहरूलाई पनि त्यही भनेको छु हो यस्तो दामी कपडादेखि लिएर क्वालिटी सबै क्या मनपर्यो हौ मलाई सबै कुरो यसको स्टाइल डिजाइनहरू पनि फेरि लुगाको छाम्दाखेरि पनि नरम राम्रो खालको हत्तपत्त पाउँदैन नि त यस्तो सोफाहरूको लुगाहरू पनि कस्तो कोही त खस्रो खालको हुन्छ नरम हेर्नु नि छाम्दा पनि राम्रो खालको रहेछ हौ मनपर्यो हौ मलाई चाहिँ तिमीलाई कस्तो लाग्छ छामी हेर त ल